मलाई चाहिँ घरमा पाहुना आएको चाहिँ पुरा मनपर्छ पाहुनाहरू आएपछि नयाँ नयाँ कुरोहरू पकाएर दिनु मनलाग्छ घरमा कोही आयो भने होइन उहाँहरूलाई मैले मन सबैभन्दा सबैभन्दा बेस्ट पकाउने चाहिँ चिल्ली चिकन हो हो अन्त चिल्ली चिकन बनाएर खुवाउँछु अनि मसरुमको पकौडाहरू बनाएर खुवाउँछु मेरो प्रायःजस्तै आफन्तहरू चाहिँ आसामबाट आउँछ अन्त उहाँहरू आएको बेला चाहिँ यो नयाँ नयाँ कुराहरू जो चाहिँ उहाँहरूले अब प्रायः पाउनुहुन्न यहाँको र वहाँको खानपिन मिल्दैन त्यही कारणले यहाँको खानपिन मजाले बनाएर खुवाउँछु म अनि यहाँनिर त्यो मसरुमहरू वहाँनिर पाउँदैन मसरुमको पकौडादेखि लिएर चिल्ली चिकन अनि मोमो चाउमिनहरू चाहिँ मजाले बनाएर खुवाउँछु उहाँहरूलाई त्यसै पनि मेरो घरमा चाहिँ मलाई धेरै मान्छे आएर थुप्रो के के पकाएर दिनु चाहिँ पुरा राम्रो लाग्छ